यहाँ बाग्राकोटको विशेष गरेर जनता जनार्धनहरू साँच्चै भनौँ त भने सबै एक मत नहोला तरै पनि यहाँ धर्मको विषय लिएर कुरा गर्दाखेरि कति चाहिँ पापको डर मान्दछ कतिले चाहिँ त्यो धार्मिक कुराहरू सुन्दै सुन्दैन पटक्कै सुन्दैन यसले गर्दाखेरि यहाँ भनौँ भने धर्मको विषयमा चाहिँ यहाँ बाग्रोकोटमा यहाँ आश्रम छ सत्सङ्ग गर्छ विशेष सतपाल जी महाराजको यहाँ आश्रम छ र धेरै जसो बाग्राकोटमा यो धर्मपट्टि लागेर चाहिँ कसैलाई विरोध गर्नु झैँ झगडा गर्नु अर्थात् नराम्रो विकृतिहरू नगर्नु पट्टि गएको छ र अझै छ भनौँ त भने चर्चहरू पनि छ तिनचारवटा बाग्राकोटमा र मन्दिरहरू छ सबै पूजा पाठ गर्ने विशेष हाम्रो मान्छेहरू छन् र बाग्राकोट चाहिँ अब भनौँ त भने तपाईँहरूलाई बुझाउनु पर्दाखेरि चाहिँ यहाँ राजनैतिक पनि छ साङ्गतिक पनि छ अनि धार्मिक संस्थातिर पनि छ कुकृतितिर चाहिँ हामी पनि गएको छैन तर म पनि एक प्रकारको यसै हो झैँ झगडा नगरेर मात्रै गीत गाएर हुन्छ कि कसरी हुन्छ म मनोरञ्जन दिलाउँछु मैले अहिलेसम्म गीतबाट गीत गाएर चाहिँ कमाउनु सकेको छुइनँ उही हो मैले नाम चाहिँ कमाएको छु